हुन त मलाई यो स्वास्थ्य सम्बन्धी होइन मा मा चाहिँ अब धेरै कुराहरू थाहा छैन जत्ति थाहा छ त्यो चाहिँ के हो भने देखिलाई चाहिँ अब अहिले हामीलाई अब पश्चिम बङ्गालको सरकारले हामीलाई एकदमै सुविस्ता गरिदिनु भएको छ होइन हामीलाई हे हेल्थ कार्ड बनाइदिनु भएको छ जसमा चाहिँ हामीलाई अब एकदम सुविस्ता भएको छ किनभने हामीलाई अब आफ्नोमा अब पैसा रहेन भने पनि पैसा छैन भने पनि गरीब दुःखीहरू छन् भने पनि उनीहरूले अब त्यो हेल्थको कार्डद्वारा एकदमै राम्रो ट्रिटमेन्ट पाइन्छ होइन अब त्यो जा यता हाम्रो यता मात्रै होइन होइन बाहिर गयो भने पनि त्यो अब हेल्थ कार्डद्वारा हामीले ट्रिटमेन्टहरू राम्रो पाउन सकिन्छ होइन यो हेल्थ कार्ड चाहिँ अब कसरी चाहिँ हामीले भर्न सकिन्छ भन्दाखेरि आफ्नो परिवारको अब डक्युमेन्ट्सहरू चाहिन्छ होइन सबै त्यसको लागि पनि अब एकदम हामीलाई उयो डक्युमेन्ट्सहरू चाहिन्छ त्यसको लागि पनि त्यस कारणले हामीलाई स्व सरकारले एकदमै हामीलाई सुविस्ता बनाइदिनु भएको छ यस हेल्थ कार्डद्वारा नै